विशेष गरेर है यो लेखन कार्जेको बारेमा भन्नु पर्दाखेरि चैँ आबो एउटा शिक्षिका है एउटा शिक्षण पेशामा भएको कारणले गर्दा आबो लेख्ने काम त परि नै रहन्छ है तर हुनुको लागि चैँ मो कुनै अबो तेस्तो आबो दिग्गज आबो लेखिका त होइन तर आबो लेख्ने काम त आबो परि नै रहन्छ आबो नानीहरूको लागि नै आबो कतिवडा है कुराहरू उनारलाई एउटा शिक्षा दिने विषयमा के हरे लेखहरू लेख्नु पऱ्यो के गर्नु पऱ्यो है उनारको लेशन प्लानहरू उनारलाई दिन्दा है तेल्ले गर्दा त्यो कामहरू परि नै रहन्छ तर मलाई अलिकति अबो राजनीतिप्रति पनि अलिकति चासो भकोले गर्दाखेरि कोइबेला है सामाजिक अबो यो आफ्नो ओरिपोरि भइरहेको जति पनि आबो के हरे के भन्नु एउटा भ्रष्टाचारहरू एउडा देखेको कारणले गर्दाखेरि एउटा अस्असन्तुष्ट एउडा परि उयो लाग्छ र तेल्ले गर्दाखेरि त्यो विषयहरूमा है आबो भ्रष्टाचारको कुराहरलाई लिएर आवश्यकताको कुराहरलाई लिएर अबो कुनै सरकार के अरे प्रशासनसँग हामीले एउडा डेपुटेशनहरू दिने काममा उनीहरलाई आबो मेमोरेन्डम है चढाउँने एस्तो योहरू आबो लेख्ने गर्छु कैले कै हाम्रो के अरे मुद्दाहरलाई लेर पनि कोइ बेला सरकारलाई एउडा बिन्ती पत्र चढाउँने योहरू चैँ आबो लेख्ने कामहरू चैँ अबो गर्नु सक्छु है अबो गरिरहेको छु र एति नै हो